हामी मानिस जाति भएको कारणले गर्दा हामीमा धेरै कुराको कमीहरू हुन्छ र त्यही कमीहरूको कारणले गर्दा धेरैवटा ठाउँमा धेरैवटा कुराले गर्दा हामी आफ्नो साथीसङ्गीहरूसँग मनमुटाउ हुनु जान्छ कतिपय कति अब कठिन परिस्थितिहरू आइपर्छ होइन र त्यो परिस्थितिहरूलाई चाहिँ कसरी चाहिँ साझा गर्नु कसरी चाहिँ त्यसलाई हामीले जित्नु भन्दाखेरि चाहिँ हामीले त्यो समय हेरेर ठाउँ हेरेर के कस्तो हो बुझेर अगाडि बढ्नु चाहिँ हाम्रो लागि राम्रो होला जस्तै हामीले दुई पक्षकैलाई एक साथ राखेर एउटालाई के भएको अर्कोलाई के भएको छ त्यो हामीले बुझेर एकाअर्कामा हेरफेर गरेर कुराहरूको होइन अब जस्तो उसले उसलाई मेरो केही कुरा मन पर्दैन भने मलाई उसको के कुरा मन पर्दैन भने त्यो कुरा हामीले आपस्तमा बाँडचुँड गरेर होइन तिमीले मलाई यस्तो गर्दाखेरि यस्तो हुन्छ मैले यस्तो गर्दा तिमीलाई यस्तो हुन्छ भने भन्ने कुरा चाहिँ एकाअर्कामा बाँडचुँड गरेर बाँडेर यो कुरालाई हामीले सम्बोधन गर्नसक्छौँ झगडा ठुलो लडाइँ नै पर्नुपर्छ भने होइन तर बोली वचनद्वारा पनि कोही बेला त्यत्रो गर्नु पुगिरहेको हुन्छ र त्यो घटनाहरू चाहिँ हामीले आपस्तमा मिलेर सुझाएर अघि बढ्नु नै चाहिँ राम्रो हो जस्तो लाग्छ मलाई चाहिँ